हजुर भन्नुहोस् न को बोल्नुभएको होला ए हजुर त्यो अँ ऋतु भन भन भन न ए कता पो कता पो बिहा बिहा भएको ए राजबाडी साइड ए अँ त हौ बिर्सेँछु नि मैले ए

हजुर अहिले अलिक हजुर एडभर्टिजमेन्टहरू गरेकोदेखिन् चाहिँ अलिक राम्रो चल्दैछ हौ मेरो पनि हजुर हजुर अनि त गर्दा हुन्छ त अँ हुन्छ अब गर्दा हुन्छ तर त्यही हो अब कति प्रकारको चिया के छ कसो छ होइन किनभने मान्छेलाई भराइ आजकल त एउटा चिया दार्जिलिङ टी भएर हुँदैन उनीहरूलाई के के चाहिन्छ ओल्ड ग्रे यता उता डिफ्रेन्ट फ्लेभर अरे सबै चाहिन्छ त्यति सिक्नु चाहिँ पऱ्यो अब चियासँगसँगै कफी बनाउनु सिक्नुपऱ्यो क्यापचिनो माक्या के के हुन्छ सबै सिक्नुपऱ्यो त्यो सिकेपछि चाहिँ थाल्दा भइहाल्यो मैले मैले कफीको लागि चाहिँ काठमाडौँ गएर गरेँ है हिमालयन दाबाबाटै गरेँ एक महिनाहरूमा भयो टीको चाहिँ अलिकति सिक्नुपर्छ हौ अलिक अनलाइन हेरेरै सिकेरै हुन्छ नि सिक्नुपर्छ अनि त के कस्तो फ्लेभर हुँदोरहेछ कस्तो हुन्छ नि त्यो सबै सिकेर बनाउनु कसरी बनाउनु पर्ने कुन चाहिँ चियालाई त्योहरू सब सिक्नु चाहिँ अलिकति टाइम लाग्छ हो त्यति सिकेपछि चाहिँ त्यहाँदेखिन् खोल्दा हुन्छ अब त्यो त अब चियापती कति केजीको हिसाबले छ त्यसले हुन्छ नि है अब महँगो चियापती छ भने अब ज्यादै लिनुपऱ्यो त्यो हेरी हेरी अलिक आफूलाई टेन पर्सेन्ट ट्वेन्टी पर्सेन्ट प्रोफिट राखेर नाफा राखेर चाहिँ एउ एक टी पटको चाहिँ यति पैसा दिन्छु भनेर गर्नुपऱ्यो जस्तै एक सयमा अब जस्तै हजार रुपियाँ केजीको चियापती छ अरे है अब एउटा टी पटमा तपाईँले अब टेन पर्सेन्ट तिमीले अब टेन पर्सेन्ट राख्छु भन्यो भने एक सय रुपियाँ राख्छु भन्यो भने होइन अब गर्नुपऱ्यो एक टी पटमा कति राख्नुपऱ्यो अब चार सय पाँच सय त राख्नुपऱ्यो त्यस्तो खालको हुन्छ हजुर अँ थाल्दा हुन्छ अलिक अब तर आजकल त मान्छेहरूले अब फोटो खिच्ने ठाउँहरू खोज्छ हो अलिक राम्रो भ्यु देख्नेमा राम्रो ठाउँ हेरेर इन्टिरियरहरू भित्र राम्रो चेयर फोटोहरू राम्रोहरू राखेर क्या हौ एउटा थिम चाहिँ राखेर क्या हौ त्यस्तो थिम चाहिँ राखेर खोल्यो भने राम्रो हुन्छ हुन्छ हुन्छ